हेलो हजुर भन्नुहोस् ए हजुर हो त ए कहाँ पर्यो तपाईँ को बोल्नु भएको ए बाग्राकोट बाग्राकोट हजुर हजुर हजुर ए हजुर हजुर हजुर याद आयो मलाई

ला म त अहिले बाहिर छु हो म त अहिले आउनु सक्दिनँ होला भोलि नभए पर्सीतिर आइदिन्छु नि ल म ए म म आउन नसके पनि मेरो भाइहरूलाई पठाइदिउँ त तपाईँको उयेसमा तपाईँको घरमा म एड्रेस दिन्छु ए होइन नभए म त अहिले भ्याउँदिनँ हो अहिले त म एकदमै टाढै छु बाग्राकोटभन्दा टाढै छु म भोलितिर चाहिँ जसरी पनि आउने कोसिस गरिदिन्छु नि त हुँदैन त्यसो गर्दा तपाईँलाई एकदमै प्रोब्लम छ भने त भाइहरूलाई पठाइदिन्थेँ ए तपाईँको त्यो नल पुरानो थियो नि पुरानोवाला नल होइन त्यो हजुर हजुर अब त्यो पनि फेर्नु पर्नेछ हौ त्यो नल अलिक उयो भएको छ कि त्यसो भए तपाईँ अब म अब मै आउनु पर्ने हो भने अब त्यो नल ल्याइराख्नुहोस् अस्ति नै पनि उयो भएको थियो हो अन्त फेरिफेरि फेरि हुनुसक्छ त्यस्तो लिक अन्त नल ल्याइराख्नुहोस् म आएर भोलि जस्तै नभए पनि बेलुका आउने कोसिस गर्छु हो अन्तखेरि फेरिदिन्छु नि त ल चेन्ज गरिदिन्छु नि त हजुर हजुर होइन तपाईँले अरूलाई पठाइदिने भए त म पठाइदिन्थेँ भाइहरूलाई हो अब तपाईँले मलाई नै जबरजस्ती बोलाउनु हुँदैछ त म बेलुकासम्म आउने कोसिस गर्छु हो त्यो बाथरुमहरूमा मेन आउने पानीको त उयो चाहिँ ब्लक गरिदिनुहोस् बन्द गरिदिनुहोस् न पानी वेस्ट हुन्छ हो बरू मेन पानी आउने चाहिँ बन्द गरिदिनुहोस् हो सिन्टेक्समाथि चड्नेहरू चाहिँ अन्त म भरे बेलुकासम्म भएन आएर पनि बो बन बनाइदिन्छु नि है तपाईँको नअ बाथरुमको हजुर हजुर होइन भरेसम्ममा आउने एकदमै कोसिस गर्छु हो अब जतिसक्दो अब तपाईँले मलाई बोलाउनु हुँदैछ भने भरेसम्ममा आउने एकदमै कोसिस गर्छु त्यो नल चैँ पुरानो भएको छ त्यो चाहिँ किनिराख्नुहोस् न एउटा ल किचनमा लाइदिने हजुर हजुर म आउने कोसिस गर्छु नि ल भरे बेलुकासम्म चाहिँ ल ल